आफ्नो क्षेत्रमा के कस्ता खेलाहरू खेलाइन्छ र अन्य राज्यमा के कस्ता खेलहरू र अन्य राज्यहरूमा भिन्न खेलहरू छ कि छैन भन्ने कुरामा कुरा गर्नुपर्दाखेरि हाम्रो सामान्यतः गाउँमा अरू राज्यमा खेलाइने खेल नै बढी खेलाइन्छ लाते भकुन्डो भलिबलहरू अन्य राज्यमा नलेखाइने खेलहरूको कुरा गर्नुपर्दा मलाई चाहिँ दार्जिलिङ क्षेत्रमा ताइकोन्डो चाहिँ अरू राज्यमा नखेलाइने खेल र दार्जिलिङमा मात्रै खेलाइन्छ कि भन्ने मलाई लाग्छ जहाँ सरकारी तौरमा नभएर त्यो निजी तौरमा नै खेलाइने भएकाले गर्दाखेरि त्यसका निम्ति शुल्क तिरिन्छ तिराइने गरिन्छ तिर्नुपर्ने पर्छ अनि यी खेलहरू चाहिँ स्कुलका विदाका दिनहरूमा खेलाइने गर्दछ